हजुर नमस्कार ए मैले यो ट्राभल एजेन्सीबाट गत महिना एउटा ट्याक्सी बुक गरेक थिएँ कि हजुर अन्त हजुर दार्जिलिङको सिलगढी जाँदाखेरि त्यो ड्राइभर भाइको नाम पुकार पुकार राई पुकार राई यसो केश बाँधेको छ सानो केश यहाँ टुसुक्क बाँधेको छ त्यो भाइ एकदमै गफाडी पनि रहेछ भाइ एकदम राम्रो पनि रहेछ अन्त एकदमै राम्रो सेवा पुर्यायो है खुसी लाग्यो अलिकति सुबिस्ता मलाई लाग्यो है र अब यसरी अब कता कता जाइरहनु पर्छ मैले है यात्रा गरिरहनु पर्छ घरी कता घरी कता अन्त अन्त त्यही भाइको मैले ट्याक्सी बुक गर्न पाएँ भने चाहिँ मलाई एकदमै राम्रो हुने थियो है यसले गर्दाखेरि कि तपाईँले है यो तपाईँले नै अब उहाँसँग एउटा के अरे सम्पर्क गरेर मेरो अब मैले अब अघिल्लो यात्राको लागि बुक गराइदिँदा पनि भयो अथवा अझ सुबिस्ताको लागि चाहिँ त्यो भाइको क्या नम्बर है एउटा सम्पर्क नम्बर मलाई दिनुहोस् न त्यसो गर्दा चाहिँ अलिक राम्रो होला है मलाई दिनुहोस् न ल हजुर हुन्छ हुन्छ धन्यवाद